राज्य परिवहनको गुणस्तर हेर्नु पर्दा चाहिँ मलाई लाग्छ पहिलाको भन्दा चाहिँ धेरै राम्रो भएको छ किनभने ठुल्ठुलो सिटीतिर त अहिले चौबिसै घण्टा ट्रेनहरू मेट्रो उयोहरू चल्ने गर्छ अनि सायद अब सस्तो पनि हुन्छ होला होइन त्यता तर हामी दार्जिलिङमा को मान्छेलाई चाहिँ अलिकति महँगो नै परिहाल्छ परिवहन गाडीमा यताउति गर्नु पर्दा चाहिँ महँगो नै परिहाल्छ किनभने यहाँ अब त्यस्तो बेसी अब केही पनि चल्दैन त्यस्तै रिक्सा भयो टोटो भयो होइन अनलाइन क्याबहरू भयो केही पनि सुविधा छैन त्यही भएर काहीँ जानु पर्यो भने अलिक अबेला कुबेलामा जानु पर्यो भने त एउटा गाडी रिजर्भ गर्नु नै पर्छ त्यही भएर हामी दार्जिलिङ जिल्लामा बस्नेहरूलाई चाहिँ परिवहन को गुणस्तरमा चाहिँ त्यस्तो राम्रो छैन सायद अब ठुल्ठुलो सिटीमा बस्नेहरूको लागि त राम्रो नै छ होला अनि सरकारले हुन त एक दुइवटा बसहरू पनि गरिदिएको छ यहाँ पनि तर अरू त्यस्तो परिवहनको सुविधा चाहिँ दार्जिलिङ जिल्लामा छ जस्तो चाहिँ लागेन मलाई ठुल्ठुलो सिटीमा त अब एकदम सुविधा छ जस्तै ओला अब अनलाइन उयोहरू सबै गाडीहरू बुक भइहाल्छ होइन अनलाइन बाइकहरू देखिको लिएर स्कुटी सबै नै पाइहाल्छ अनि टोटो अटो रिक्सा बस ट्रेनहरू चौबिसै घण्टा चल्छ त्यही भएर उनीहरूलाई चाहिँ अब यात्रा गर्न अलिक सस्तो नै पर्छ होला हामी दार्जिलिङ जिल्ला मा बस्नेहरूलाई हेरी चाहिँ मलाई त्यस्तो लाग्छ